औ सुसिला तिमीले सुने स्विटर किन्ने म त यहाँ बजारमा आएको छु स्विटर किन्नु राम्रो रहेछ स्काइ कलरको रहेछ हो लामो मजाको तातो हुने रहेछ किन्छौ किन्छौ भने आऊ है म पनि किन्छु मेलामा जाँदाखेरि लगाउनु भनेको भयो